र मेरो इलाकाको है नजिकैमा चाहिँ धेरै कलेजहरू प्रख्यात कलेजहरू छ जसमा जसमध्ये चाहिँ है एउटा आउँदछ सन सेन्ट जोसेफ कलेज अनि अर्को आउँछ गर्मेन्ट कलेज है अनि अर्को आउँछ सलेसन कलेज अर्को आउँछ डिग्री डिग्री कलेज है जस जसले चाहिँ अब विशेष चाहिँ सेन्ट जोसेफ कलेज र सलेसन कलेजले चाहिँ अब है एउटा सेमी गर्मेन्ट कलेज भयो होइन अहिले सरकारद्वारा चाहिँ त्यो कलेजहरूले चाहिँ अहिले ए ग्रेड मान्यता पाएको छ किनभने कलेज एकदमै राम्रो र नानीहरूलाई पढ्नु पनि सुविधा है विशेष विशेष सब्जेक्ट बिषयहरू लिएर पनि पढ्न सकिन्छ चाहे नेपाली हिन्दी इङ्गलिस है चाहे आर्टस होस् चाहे साइन्स होस् हरेक नानीहरूले त्यहाँनिर असल असल अब एजुकेसनहरू पाइहरेको छन् पढिरहेको छन् होइन अनि विशेष चाहिँ अब सलेसन कलेजमा चाहिँ है मेरो बहिनीहरू पढ्दछ जो चाहिँ आर्टसमा आर्टस् जोइन गरेको छ उनीहरूले है कोही इङ्गलिसमा छ भने कोही हिस्ट्री लिएर इतिहास लिएर उनीहरू पढ्दैछन् है अनि मेरो परिवारबाट चाहिँ बहिनीहरू नै छ असल पढाइ पढ्दैछन् है भविष्यमा उनीहरू असल पढेर चाहिँ असल ब्यक्ति चाहिँ बनोस् है उनीहरूको असल नामहरूलाई चाहिँ रोशन गरोस् भन्ने म यो चाहना गर्दछु